हेलो हजुर ए तपाईँको नाम के होला ए तपाईँको एज तपाईँको एड्रेस ए तपाईँ अकाउन्ट खो जइन्ट अकाउन्ट खोल्नुहुन्छ कि सिङ्गल अकाउन्ट ए तपाईँको सिङ्गल अकाउन्ट खोल्नुहुन्छ भने तपाईँले ब्याङ्कमा आएर एउटा फर्म भर्नुपर्छ तपाईँको दुईवटा पासफोटो तपाईँको मदर फादरको र भोटर कार्ड तपाईँको भोटर कार्ड एड्रेसको प्रुफ अन्त तपाईँको बर्थ सर्टिफिकेट लिएर आउनुपर्छ अन्त तपाईँले हजुर त्यसमा चाहिँ तपाईँले डिपोजिट चाहिँ हन्ड्रेड थाउजन्ड रुपिजको डिपोजिट गर्नुपर्छ त्यसमा तपाईँले एटिएमहरू सबै पनि पाउनुहुन्छ तपाईँको जुन चाहिँ तपाईँको थाउजन्ड रुपिज जुन चाहिँ तपाईँले हामीलाई दिनुहुन्छ त्यो चाहिँ तपाईँको ब्याङ्कमा तपाईँको मिनिमम अकाउन्ट मेनटेन जुन चाहिँ गर्नुपर्छ त्यसको लागि हो फर्म फिलअप त तपाईँको पैसा नै लाग्दैन हजुर तपाईँको अकाउन्ट हजुर तपाईँको आधार कार्ड प्यान कार्डको जेरक्स चाहिन्छ तपाईँको दुईवटा फोटो अन्त तपाईँको पेरेन्टसको भोटर कार्डहरू र तपाईँको बाबाको आधार कार्ड र तपाईँको एउडा तपाईँको एड्रेसको लागि सर्टिफिकेट तपाईँको नानीको सेम त्यही प्रोसिजर नै हो तपाईँको पेरेन्ट्सको डकुमेन्ट्सहरू चाहिन्छ नानीको आधार कार्ड त छँदै छ होला अन्त दुईवटा फोटो चाहिन्छ हजुर तपाईँले त टुवेल्भ इयर्सदेखि उकालो उताकोले खोल्न सक्नुहुन्छ तर तपाईँको तपाईँको चाहिँ स्कुलकोहरूको लागि मात्रै खोलिन्छ नानीहरूको लागि चाहिँ फिलहाल चाहिँ तपाईँहरूको स्कुलबाट त्यो जुन चाहिँ कन्याश्रीहरू केही हुन्छ नि त्यसको लागि चाहिँ खोल्न सक्नुहुन्छ हजुर तपाईँको ए तपाईँहरूको त्यो ट्रान्जेक्सन लिमिट चाहिँ तपाईँहरूको ट्रान्जेक्सन लिमिट चाहिँ तपाईँहरूको ट्वेन्टी फाइभ थाउजन्ड तपाईँको पर डे चाहिँ त्यति चाहिँ निकाल्नु सक्नुहुन्छ